मेरो गाउँमा भन्नु पर्दा चाहिँ मेरो गाउँमा तपाईँको खेतीबारी चाय बगान र सानो तिनो दोकानहरू छन् र मान्छेहरूले त्यही नै खेतीबारी र चाय बगानमाई काम गर्नेहरू गरेर खान्छन् र कतिजना तपाईंको गभर्न्मेन्ट सर्भिस गर्नेहरू छन् उहाँहरू अब अलग्गै जान्छ बिहान जान्छ बेलुका आउनुहुन्छ र मेन खेतीबारी चाहिँ अब त्यही नै हो मेरो खेती बारी र चाय बगान र सानोतिनो दोकान पार्टहरू छन्